धेरै दिनको लागि हामी बाहिर जानुपर्दा हामी आफ्नो बिरुवाहरूलाई के गर्छौँ भने चाहिँ हामी आफ्नो घरको चाबी चाहिँ हाम्रै आफ्नै घरकै मान्छेहरूलाई आफ्नै सन्तानहरूलाई दिन्छ अन्त उहाँहरू समय समयमा आएर हाम्रो बिरुवाहरूलाई पानी दिएर उहाँ मलजल दिएर चराचुरुङ्गीहरूलाई हेरेर बिरालो पशु कुकुरहरूबाट यसो बचाउँछ अन्त हामी अगर हामी टाढैतिर गयो भने बाहिर जानुपर्दाखेरि चाहिँ हाम्रो घरको मान्छे एकजना चाहिँ एकजना भएपनि हाम्रो घरमा बस्छ अनि त्यही बिरुवाहरूलाई चाहिँ राम्ररी हेर्छ अब उहाँहरूलाई समय समयमा पानी दिन्छ घाम पानी हुरीबाट बचाउँछ वहाँ पशु चराचुरुङ्गीहरूबाट बचाउँछ अन्त हामी सबैजना हामी घरको सबै परिवारजना हामी सबैजना बाहिर जानुपर्दाखेरि चाहिँ हामी आफ्नो छेउ छेउकै हाम्रो सन्तानहरूलाई छेउछेउकै हाम्रो यता छिमेकीहरूलाई हामीले आफ्नो घरको चाबी दिएर चाहिँ हामीले आफ्नो बिरुवाहरूलाई हेरिदिनुहोस् है भनेर हामी भन्छ